म चाहिँ मेरो फेमेलीलाई एकदमै बेसी महत्त्व दिन्छु होइन किनकि मलाई माया गर्ने मेरो बाबा आमा भाइ हुनुहुन्छ म एकदमै बेसी महत्त्व दिन्छु वहाँहरूलाई टाइम दिन्छु नजानेको कुराहरू सिकाइदिन्छु वहाँहरूले नजानेको कुरै सिकाउनको लागि नै त हामीलाई यति ठुलो बनाएर पढाएर होइन यस्तो दुःख होइन जे भन्यो त्यही गरिदिनु भएको छ अन्त हामी चाहिँ एकदम लक्की छौँ किनकि हामीले यस्तो राम्रो फेमेली यस्तो केयरिङ फेमेली होइन पाएको छौँ कतिजनाको त्यस्तो पनि छैन कतिजनाको यताउता आमा कता बाउ कता कतिको आमा छैन कतिको बाउ छैन त्यस्तो पनि भइरहेको छ लाइफमा तर हामी त एकदम खुसी हामी त भगवान्लाई एकदम बेसी होइन थ्याङ्कयू दिनु पर्छ किनकि हामीले यस्तो राम्रो फेमेली पाइरहेका छौँ र अर्को कुरा म मेरो एम्बिसन जो मेरो एम्बिसन छ होइन त्यो कुरालाई म एकदमै बेसी महत्त्व दिन्छु होइन अब हाम्रो हाम्रो एम्बिसन नै अब हामीले होइन पढिसकेर के गर्छु भनेर जुन कुरा सोचेको हुन्छ हाम्रो एम्बिसन हुन्छ नि त्यो कुरालाई नै हामीले फोकस गरेर पढेर होइन त्यही कुरालाई नै यो हुन्छु भने पछि त अब भएर नै देखाउनु पर्छ नि त त्यसको लागि पनि अब आफूले खट्नु पऱ्यो मेहेनत गर्नु पऱ्यो अनि पो त्यो कुरा सफल हुन सक्छ त त्यसको लागि अब गर्छु मात्रै भएन हुँदैन पढेर मात्रै पनि हुँदैन होइन अब त्यो कुरा अब आफ्नो इच्छा पुरा गर्नुको लागि त अब सबैजनाको सपोर्ट चाहिन्छ फेमेली गाउँ घर समाज सबैजनाको सपोर्ट छ भने पो आफू अघि बढ्नु सक्छ आफू एक्लो छ पढेको त छ तर एक्लो भएता पनि केइ गर्नु सक्दैन सबैजनाको सपोर्ट माया ममता छ भने जे कुरा पनि सपोर्ट गर्न सकिहाल्छ जे कुरा पनि सफल भइहाल्छ अनि म त्यही कुरालाई महत्त्व दिन्छु मेरो फेमेली होइन अन्त गाउँ घर समाजलाई म महत्त्व दिन्छु आफूभन्दा ठुलो सानुलाई पनि महत्त्व दिन्छु अनि पढाइलाई पनि महत्वै सबैजना हैन साथी भाइहरूलाई पनि महत्त्व अनि मेरो एम्बिसन ठुलो भएर के हुने पढेर होइन त्यो कुरोलाई पनि म महत्त्व दिन्छु त्यति नै हो अब मेरो फेमेलीलाई चाहिँ सबै भन्दा बेसि नै महत्व दिन्छु